बगैँचामा फुलेको र फलेको फलफुलले म के गर्छु भन्दा एकदमै पहिला चाहिँ पाक्न दिन्छु है र मेरो बगैँचामा आरू फार्मफल अम्बकहरू फल्ने गर्छ पाक्न दिन्चु पाकेर घरमा ल्याएर मजाले धु धुने गर्छु र कति म बेच्ने पनि गर्छु कति घरमा पनि आफू नै आफू नानीहरू हामी गाउँ छिमेकीलाई बाँडि बाँडि खाने पनि गर्छौँ